अब मलाई कुन कुराले खुसी बनाउँछ भन्दाखेरि त अब म एउटा विवाहित स्त्री हो होइन अब मलाई त प्रायः प्रायः त अब खुसी बनाउने त अब परिवारले हो किनभने मेरो परिवार नै मेरो लागि सबै थोक हो किनभने अब मेरो एउटा परिवार राम्रो एउटा स्ट्रोङ्ग बनिनुको लागि त अब घरपरिवारमा मेलमिलाप छ शान्ति छ भने त त्यो घर एउटा घर जस्तो सुन्दर बनिन्छ होइन र जुन जुन आमाको अब अब जुन एउटा नारीको हस्बेन्ड भएर सधैँभरि एउटा हस्बेन्डकोबाट नारीले एउटा सपोर्ट पाइबस्छ होइन हरेक थोकमा दुईजनाको सराबरी हक लाग्छ र दुईजनाकै एउटा सहमतिअनुसार जे काम गर्दा पनि दुईजनाको सहमति हुन्छ त्यसमा खुसी लाग्छ होइन अनि सबभन्दा ठुलो सम्पति एउटा नारीको लागि उसको छोराछोरी हुन्छ है जब छोराछोरी बिग्रिन्छ त उसमा धेरै चोट लाग्छ आ आघात लाग्छ होइन तर एउटा नारीको लागि एउटा परिवारको आफ्नो छोराछोरी राम्रो बाटो हिँडिदियो राम्रो राम्रो राम्रोसँगले पढेर राम्रोसँगले ठुलो मान्छे बन्यो भने आफू नानीहरूको भन्दा ठुलो चाहिँ एउटा स्त्रीको लागि एउटा विवाहित नारीको लागि चाहिँ एउटा परिवारभन्दा ठुलो चाहिँ केही पनि हुँदैन जुन परिवारमा शान्ति छ मेलमिलाप छ त्यो सायद त्यो घर त्यसै नै स्वर्ग बनेर जान्छ र म त्यसैमा नै एकदमै खुसी लाग्छ